तपाईँहरूको अनलाइन साइटबाट मैले ल्यापटप अर्डर गरेको थिएँ अनि मलाई चाहिँ एकदमै खुसी लाग्यो ल्यापटप चाहिँ एकदमै राम्रो आइपुग्यो मैले जुन जुन कन्फ्युगुरेसन तपाईँहरूको हेरेको थिएँ जस्तो कन्फ्युगुरेसनमा के भन्छ तपाईँको कन्फ्युगुरेसन हेर्दाखेरि वान टिबी मैले हार्डवर्क हार्डडिस्क भनेको थिएँ अनि सिक्स्टी टू जिबी तपाईँको ऱ्याम दुईवटै आइपुगेछ अनि तपाईँको चौध इन्चीको मैले त्यो सरी एघार इन्चीको मैले त्यो भनेको थिएँ तपाईँलाई त्यो स्क्रिन त्यो एघार इन्चीकै आयो अनि लगभग वेट पनि मैले सोचेकै जस्तो आइपुग्यो र मैले चिताएकै थिइन कि यो इलेक्ट्रोनिक ग्याजेट्सहरू चाहिँ अनलाइन अर्डर गर्दाखेरि यति साह्रो ठिक हिसाबले आउँदोरहेछ भन्ने कुरो चाहिँ मलाई थाह थिएन किनभने मैले मेरो साथीभाइहरू जब पनि मैले सुनेँ उहाँहरूले जब पनि इलेक्ट्रोनिक ग्याजेट्स चाहिँ इलेक्ट्रोनिक अप्लाइनसेसहरू जब पनि उहाँहरूले अनलाइन मगाउँदाखेरि के टुटेको के फुटेको कि जुन चाहिँ कन्फ्युगुरेसन उनीहरूले अनलाइन देखेको हुन्छ त्यो कन्फ्युगुरेसनको हिसाबले या त्यो कन्फ्युगुरेसन मुताबिक चाहिँ आएको चाहिँ मैले अहिलेसम्म सुनेको थिइन तर भाग्यवश तपाईँहरूको कम्पनिले चाहिँ मलाई ठिकसँगले जुन चाहिँ कन्फ्युगुरेसन जस्तो प्रडक्ट जुन चाहिँ कलर भनेको त्यही कलरको आइपुग्यो अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ मलाई के लाग्यो भन्दाखेरि प्राय अनलाइन यो अनलाइन बिजनेस गर्नेहरूले यो इकमर्सको बिजनेस गर्ने जति पनि अनलाइन पोर्टल्सहरू छ उनीहरूकोमा यो कस्टमर केयरको साधन पनि ठिक हुँदैन जस्तो मलाई लाग्छ किनभने जब पनि हामीले एज अ कस्टमर हामी जब पनि एउटा प्रडक्ट किन्छौँ किनेपछि प्रडक्टमा केही हामीले केही गुनासो भेट्यो भने गुनासो गर्ने कम्प्लेन गर्ने ठिक ठाउँ पनि हामीले ठिक पाउँदैनौँ तर यहाँ चाहिँ मैले गुनासोको लागि होइन तपाईँहरूलाई फिडब्याक दिनको निम्ति इनफ्याक्ट पोजेटिभ फिडब्याक दिनको निम्ति चाहिँ मैले तपाईँहरूलाई फोन गरेको थिएँ फोन पनि एकै एकै खेपमा लागेर उठाउनु भयो अनि मलाई विश्वास छ कि अरू कसैलाई कुनै प्रकारको समस्याहरू परेको छ भने तपाईँहरूले कस्टमरको उयेस कस्टमर केयर एक्ज्युकेएटिभको हिसाबले पनि तपाईँहरूले ठिकसँगले रेस्पोन्ड गर्नुहुँदो रहेछ भन्ने कुरो मैले चाल पाएँ तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ अनि जुन चाहिँ यो कम्पनीको ल्यापटप तपाईँहरूले मलाई पठाउनुभएको छ यो ल्यापटप मैले मार्केटमा कम्प्यारिजन गर्दाखेरि पनि प्राइस पनि मैले मार्केट भन्दाखेरि अलिकति सस्तो नै पाएँ सायद तपाईँहरू अनलाइन इकमर्स भएर होला इकमर्स वेबसाइट भएर होला इकमर्स तपाईँहरू भएर होला कम्ती दाममै मैले पाएँ अनि यसरी मैले मेरो बजेट हेर्दाखेरि किनभने ल्यापटप म त एउटा अफिसमा काम गर्ने मान्छे ल्यापटप किन्दाखेरि मैले बजेटहरू धेरै छुटाएर किन्नुपर्छ प्लाट्टै कुनै कुरो किन्दाखेरि मेरो महिनाको डल्लै बजेटै बिग्रिएर जान्छ र मैले बजेटमै एउटा मेरो बजेटकै हिसाबले एउटा ल्यापटप सोचेको थिएँ त्यो बजेट भन्दा पनि मैले अलिक कम्तीमा पाउँदाखेरि चाहिँ मलाई एकदमै खुसी लागेको छ यदि यो महँगो परेको भए चाहिँ मलाई के हुन्थ्यो भनि मेरो डल्लै बजेटै हल्लिन्थ्यो होइन किनभने हामी एउटा साधारणता परिवारबाट हामी साधारणता परिवारको मान्छे हुँ र हामी एउटा मिडल क्लास भन्छौँ होइन मिडल क्लासले कुनै कुरो पर्चेस गर्दाखेरि धेरै सोचेर गर्नुपर्छ अफिसमा अफिसमा

किन्छु भनेर जब मैले निर्णय गरेँ ए एमआईको अप्सन्सहरू पनि हेरेँ इएमआइको रेट्सहरू पनि तपाईँहरूको एकदमै राम्रो रहेछ तपाईँहरूले इएमआईको ड्युरेसन जुन चाहिँ छ त्यो पनि राम्रोसँग राख्नुभएको रहेछ है छ महिना क्याल्कुलेसन गर्दाखेरि मेरो बजेटैभित्र पर्द रहेछ इएमआई पनि तपाईँहरूले इएमआईको अप्सन पनि मलाई दिनुभयो एकदमै राम्रो लाग्यो यसरी नै तपाईँहरूले अरू जति पनि मिडल क्लास अडियन्सहरू मिडल क्लास कस्टमर्सहरूसित तपाईँहरूले यसरी टार्गेट गर्नुभएको होला आइ एम स्योर म जस्तो मिडल क्लास मान्छेहरू चाहिँ तपाईँहरूको प्रडक्टपट्टि तपाईँहरूको कम्पनीपट्टि धेरै आकर्षित हुनेछ यो सब फिचर्सहरूले गर्दाखेरि किनभने मैले जुन चाहिँ एक्सपेरियन्स गरेँ तपाईँहरूको मेरोमा जे अनुभव भयो तपाईँहरूको प्रडक्टलाई लिएर तपाईँहरूको कम्पनीलाई लिएर म डेफिनेटली मेरो साथीहरूसँग पनि सेयर गर्नेछु किनभने उनीहरू पनि यसरी अफिसमा जान्छ काम गर्छ उनीहरूको बजेट दुनियाँभरको चिज हेरेर नै कुनै चिज पर्चेस गर्छ अनि विगतको एक्सपेरियन्स जुन चाहिँ थियो मैले भने नि साथी भाइको सुनेको थियो कसैको टुटेको कसैको फुटेको आएको तपाईँहरूले तर तपाईँहरूको प्रडक्ट चाहिँ एकदमै राम्रोसँग प्याकेज प्याकेजिङ गरेर राम्रोसँग ल्याइदिनुहुँदो रहेछ अनि जो त्यो दिनमा तपाईँहरूले डेलिभर गर्छु भन्नुभएको थियो त्यति दिन भित्रमै तपाईँहरूले डेलिभर गर्नुभयो मैले साइटमा हेर्दाखेरि यो तपाईँहरूले विदिन फिफ्टिन वान फोर्थ के अरे के अरे तपाईँले फिफ्टिन डेज भित्रमा डेलिभर गर्छु भनेर पन्ध्र दिन भित्रमा तपाईँहरूले डेलिभरी तपाईँहरूले तोक्नु भएछ मेरोमा त बाह्र दिनमै आइपुग्यो तपाईँहरूको डेलिभरी पनि जुन चाहिँ डेलिभरी गर्ने जुन चाहिँ त्यो लजिस्टिक छ त्यो लजिस्टिक पनि एकदमै राम्रो रहेछ टाइम भन्दा अगाडि तपाईँहरूले दिनुहुँदो रहेछ यो पनि मलाई एकदमै राम्रो लाग्यो अनि यसरी नै तपाईँहरूले गर्दै जानुहोस् अनि अनि हामी जस्तो जुन चाहिँ कस्टमर्सहरू छौँ जस्तो तपाईँहरूले एक्सपेरियन्स दिनुभयो अनुभव दिनुभयो राम्रो एउटा सकारात्मक अनुभव हामीले पायौँ यो कुरोहरू हामी बाँड्दै जान्छौँ सबैसँग है अनि सबैभन्दा मनपरेको चिज चाहिँ मैले भने म एउटा मिडल क्लासकोले कुनै पनि चिज पर्चेस गर्दा बजेट हेर्छौँ बजेट भित्र पाएँ यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद र यसरी नै गर्दै गर्नुहोस् तपाईँहरूको फोटोजको एड्भर्टिजमेन्ट हामी वर्ड टू वर्ड माउथ माउथ टू माउथ मार्केटिङ भन्छ है के भन्च मान्छेलाई भेटेर नै डाइरेक्ट मार्केटिङ हामी पनि गरिदिन्छौँ किनभने तपाईँहरू जति मान्छेलाई खुसी राख्नुहुन्छ आफ्नो प्रडक्टद्वारा आफ्नो सर्भिसद्वारा त्यति नै मान्छेले तपाईँहरूको मार्केटिङ गर्दै जान्छ है र तपाईँलाई फ्युचरको निम्ति धेरै धेरै भविष्यको निम्ति धेरै धेरै शुभकामना धन्यवाद मलाई चाहिँ एकदमै मनपऱ्यो तपाईँको प्रडक्ट